मैले म्याक्सिम गोर्कीको मदर उपन्यास जुन अङ्ग्रेजीमा थियो त्यसलाई आमा शीर्षक उपन्यासमा अनुवाद भएको नेपाली भाषामा अनुवाद भएको पुस्तक उपन्यास मैले पढेको छु त्यसको अनुवाद एकदम राम्रो छ सरल बुझ्ने किसिमको सहज तरिकाले त्यसको अब कथा त हुन्छै हुन्छ त्यसले भन्नु खोजेको मर्म त्यसको भाव होइन अब त्यसको वाक्य गठन बुनोट एकदम छोटो छोटो सरल तरिकाले भाषा वाक्य गठनहरू भएकोले पढ्न पढ्न एकदम मजा आउने कुनै त्यो झञ्झट नलाग्ने बोरिङ नलाग्ने अल्छी नलाग्ने किसिमको त्यो अनुवाद भएको हुनाले पढ्नमा मलाई एकदम मजा रमाइलो एकदम इन्जोय गरे मैले कथा नै अब एकदम इन्ट्रेस्टिङ हुन्छ नि अब

कुनै घटनामा पनि त्यो बोरिङ पाठ अल्छी लाग्ने पाठ छैन प्रगतिवादी धारणामा आधारित प्रगतिवादी उपन्यास एकदम मजा आयो पढ्नमा मैले इनजोय गरेँ अनुवादित संस्करणबारे भन्नु पर्दाखेरि संस्करण कति हो त्यो चाहिँ मलाई जानकारी भएन तर जुन किसिमको अनुवाद छ एकदम स्तरीय भएको छ भनेर म मान्छु आफ्नो मातृभाषाको पुस्तकको बारेमा भन्नु पर्दाखेरि छुदेन काविमोको फात्सुङ भन्ने उपन्यास एकदमै राम्रो छ सबैले पढ्नुपर्छ विशेष हाम्रो नेपाली समुदायले त पढ्नै पर्ने पुस्तक हो त्यस बाहेक अरू देश राष्ट्रको अरू मानिसहरले पनि अरू भाषी अथवा अरू समुदायका मानिसहरूले पाठकहरूले पढिदियो भने अझै उचित हुन्छ किनभने अहिले यी पुस्तकले लोकप्रियता हासिल गरे गरिरहेको अवस्था छ अहिले ती पुस्तकले बिभिन्न किसिमको पुरस्कारहरू पनि पाइसकेको छ बिभिन्न भाषामा अनुवाद पनि भइसकेको छ नेपालीमा त छँदैछ नि हिन्दी अङ्ग्रेजी बङ्गला भाषामा त अनुवाद प्राय भइसकेर पनि त्यो पाठकहरूको हातमा पुगिसक्यो अरू अरू भाषामा पनि त्यो अनुवादको प्रक्रिया जारी छ भन्ने मैले जान् जानकारी पाएको छु त्यो पुस्तक चाहिँ अब त्यो पुस्तकमा चाहिँ हाम्रो गोर्खे समुदाय गोर्खे जातिको जुन अस्तित्वको सवाल छ जुन पहिचान सङ्कटको सवाल छ त्यसलाई लिएर बिगतमा जुन किसिमको आन्दोलनहरू भए भएको थियो लगभग उन्नाइस सय छ्यासी सालमा जुन किसिमको घटनाहरू जुन किसिमका आन्दोलनहरू भएर हाम्रो धेरै मानिसहरूले हाम्रो गोर्खे जातिका धेरै मानिसहरले आफ्नो प्राणका आहुति दिएका थिए त्यस ताक एकदम ठुलै आन्दोलन भएको थियो त्यसलाई लिएर त्यसको कथा त्यसको इतिहासलाई लिएर उपन्यासमा वर्णित त्यसको घटना क्रमहरूलाई उल्लेख गरेको छ त्यसलाई लिएर जुन कथाहरू बुनिएको छ त्यो चाहिँ हाम्रो समुदायले एकदम पढ्नै पर्ने आफ्नो जातिको बारेमा बुझ्न आफ्नो पहिचान सवाल किन छ किन जरूरी पऱ्यो भनेर बुझ्नुको निम्ति चाहिँ हाम्रो समुदायले त त्यो पढ्नै पर्ने हुन्छ त्यो पुस्तक त्यस बाहेक अब राष्ट्रका बिभिन्न भाषी समुदायहरूले पनि पढिदियो भने होइन पाठकहरूले पढिदियो भने उनीहरूले पनि हाम्रो कुरा हाम्रो इतिहास चाहिँ बुझ्थ्यो भन्ने मलाई लागेको छ